ए यहाँ यो क्षेत्रमा अलिक टुरिस्टहरू घुमाउनु जानुपर्ने जग्गाहरू के कस्तो छ हौ कस् कता जा कुन कुन जग्गाहरू कस्तो कस्तो राम्रो जग्गा छ छैन अलिकति हरियाली प्राकृतिक मनोरम भएको अलिकति दृश्यहरू भएको

यहाँबाट तपाईँले केमा लिएर जानु सक्नुहुन्छ फेरि हजुर गाडी त गाडी त हुन्छ होला नि त फेरि ए टुरिस्ट गाडी छ सानै होला नि है क्याब जस्तो हामी छजना जस्तो छौ यहाँ ए त्यो रेसप भन्ने पनि त्यतै पर्छ नि कफेर है रेफ रेसप कफेर हजुर हजुर अँ त्यस्तो केही अलग्गै फिजहरू लिन्छ त्यहाँ त्यहाँ जानुलाई त्यो एरियामा जाँदाखेरि है त्यहाँनेरि उयो चाहिँ देखेनौँ हामीले चिडियाखानाहरू चाहिँ त्यतापटि रहेन छ क्या हो

होमस्टे होमस्टे होमस्टे टाइपको घरहरू पनि छ होइन त्यहाँ बस्ने त्यहाँ गएर एकछिन त्यहाँ बस्ने

हजुर हजुर हुन्छ हुन्छ हुन्छ